अस्ति मैले एउटा ज्याकेट मगाएको थिएँ त्यो ज्याकेट चाहिँ रड्डी परेछ नि हो रड्डी परेछ साह्रै मन परेन एकदमै त्यो छलकपट एकदमै राम्रो भएन अब चाहिँ मलाई यो ज्याकेट चाहिँ एकदमै मन परेन एकदमै म अब चाहिँ लिन चाहन्न